रेखा बहिनी मैले अस्ति तिमीलाई साडी भनेको थिएँ नि अब्बुई नकिन है त्यो त खतम रहेछ कम्ति रिस उठेको छैन त म सोसाइटीमा गए भने चाहिँ नि त्यो दोकानेको मुखमै फ्याँकिदिउँ भनेको त्यो साडी चाहिँ एकपल्ट लगाउ भनेर चाहिँ अब धोएर मात्रै लाउनुपऱ्यो नयाँ लुगा भनेर धोएको कि रङ्ग गएर त सातसुत फुल त छैन नि मिक्स भएर निलो फुल र त्यो रातो फुल त मिक्स भएर त सेडिङ जस्तो भइरहेको छ अन्त फेरि छोटो पनि रहेछ हो पाँच फुट पुरा छ भनेर भन्यो कि छैन साढे चार फुट जस्तो मात्रै छ हो र म तिमी त मोटी छौ कि तिमीलाई चाहिँ उँहुँ पुग्छ जस्तो लागेन अब म त त्यो साडी त के गर्नु गर्नु पर्दा बनाउनु पनि हुँदैन है हाँसउठ्दो भइरहेको छ हौ